दार्जिलिङ जिल्लामा मुख्य यातायात विकल्पहरू चाहिँ तपाईँको गाडी बस भनौँ अब सानो ठुलो अब ट्याक्सीहरू तपाईँको रेल वे एयर पोर्ट रेल वे लाइन अब भर्खर बनिँदैछ भर्खर भर्खर सुरु हुँदैछ बनिनु तपाईँको एयर पोर्ट हो भने अब तपाईँको बागडोग्रा पर्यो कमानका मानिसहरूका लागि हिँड्डुल गर्ने चाहिँ तपाईँको अब सान्सानो अब रोडहरू छ तपाईँको कमान बारीबाटै भएर यातायात गर्ने गर्नको निम्ति यसमा अब चुनौतीहरू त थुप्रै हुन्छ पहाडको अब जुन रोडहरू बनिँदैछ तपाईँको त्यो रोडहरूमा तपाईँको विशेष अब बर्खाको समयमा चाहिँ अब तपाईँको ढुङ्गा पल्टिने अनि तपाईँको बाटो चुँडिने यस्तै अब यातायातहरूमा चुनौतीहरू यस्तै छन् यही चुनौतीलाई अब स्वीकार गरेर हामी अब हिँड्ने गर्छौँ